हेलो नमस्ते यी बसिरहेको छु सिरियल हेरिरहेको छु अँ भाग्यलक्ष्मी अनि तिमी के गर्दैछौ ए अँ भन न अँ अँ हजुर अँ जानुपर्छ कति बजी भनेको

म त बिहाकै दिन जान्छु अलिक मेरो काम छ नि अन्त अगाडि दिन कि अनि बिहाको दिन काम मात्रै हुन्छ अन्त घरको काम कहिले सकिँदैन हो अन्त बिहाको दिन बिहान गएर बेलुकी आइहाल्छु तिमी चाहिँ किन अगाडि जाने आ होस् न है बिहाको दिन जाऊँ है मजा पनि आउँछ गाडीमा कति हामी तिनजना त छौँ अनि तिमीसित चारजना म अनि मेरो दुईजना नानी हो अन्त त्यसमा तिमी अहँ जानुहुन्न त घरमा एकजना त बस्नुपर्यो नि गाई बाख्राहरू अन्त हेर्नुपर्यो एकजना बस्नुपर्यो एकजना जानुपर्यो तिम्रो पो केही छैन अन्त अगाडिको दिन जाँदा पनि भयो नि

कहाँ सँगै जाउँ न है केको तिमी चाहिँ केको हतार हौ

अँ भनन सुन्दैछु ए अँ सोच्दै गरेको नि सँगै जाउँ न ल हामी गएर बेलुका आउँ न कि तिम्रो कि तिम्रो काम छ भने तिमी जाँदै गर बिहाको दिन भेटौँ हजुर गिफ्ट त खोई सराउ नै हाल्छु होला हौ म त अँ गिफ्ट दिँदिनँ अलिक पैसा नै हालिदिन्छु अलिक बेसी नै हो किन तिमीले के किन्यौ ए ल ल तिमी गिफ्ट देऊ म पैसै नै हाल्छु नि ल ल त बिहाको दिन भेटौँ डान्स गर्नुपर्छ ल ल